हामीले चराहरूलाई आफ्नो आँगन वा बगैँचामा आकर्षित गर्न हामीले आफ्नो आँगनमा रङ्गिन फुलहरू वा त्यहाँ सानो बगैँचा बनाउन सक्छौँ रङ्गिन फुलहरू त्यस बगैँचामा छ भने त्यहाँ चराहरू आकर्षित हुन्छ त्यस फुलका रसहरू खान ती चराहरू आउँछन् साथै हाम्रो आँगन घर वरिपरि हामीले खेतीका उपकरणहरू पनि गर्न सक्छौँ खेतीपाती छ भने त्यहाँ खेतीपातीको जगामा किराहरू फटेङ्ग्राहरू खान पनि चराहरू आउँछन् त्यसले पनि चराहरूलाई आकर्षण आकर्षित गर्न सक्छ साथै हामीले आरामदायक जगा जस्तै आँगनमा हामीले कुर्सीहरू केही खाने कुराहरू राख्न सक्छौँ कुर्सीहरू राखेर त्यहाँ कुर्सीहरू राखेर हामी बस्दा त्यसै कुर्सीको छेउछाउमा आएर बस्न सक्छन् चराहरू साथै हामीले अन्न र पानी चराहरूका निम्ति त्यहाँ राख्न सक्छौँ अन्न र पानी राख्यौँ भने त्यो अन्न पानी खानको निम्ति त्यहाँ आउ आउने छन् अनि सुरक्षित जगा जस्तै पानीदेखि बचाउने जगाहरू त्यहाँ बनाएका छन् भने त्यहाँ चराहरू आएर बस्न सक्छन् पानीहरूदेखि बाँच्यो भने त्यहाँ आएर ती चराहरू बसेर अन्न पानी खान सक्छन् मैले चराहरूका निम्ति अन्न पानी त्यहाँ बाहिर दिने गर्छु